हामीले पशुको फोहोरको लागि जग्गा बनाएको हुन्छ र जो पशुहरूको मल हुन्छ जो मल चाहिँ एउटा खाल्डोमा हामीले कम्पोस्ट गरेर राख्छौँ र त्यसको जो फोहोरहरू जो घाँसहरू खाए नखाएको घाँसहरू हुन्छ त्यसलाई पनि कम्पोस्ट गरेर हामीले मल बनाउछौँ र त्यसको गोबरलाई हामी ग्यास बनाउनलाई पनि उत्पादनमा ल्याउँछौँ र त्यसको ग्यासले हामी बिजुली बाल्छौँ ओर्छौँ यसरी पनि हुन्छ र सबै प्रकारका फोहोरहरू हामीले मलको रूपमा तयारी गरिन्छ र आफ्नो खेतीपातीमा हालिन्छ